कार्यस्थलमा झगडा भइगयो भने म पहिले सम्झाउने गर्छु झगडा नपर यतात्यता भनेर यदि मैले सकिनँ भने अब त्यहाँको सबसे भन्दा ठुलो मान्छेहरूलाई भनेर झगडालाई सल्भ गर्ने कु बातहरू गर्छु यदि सक्दै सकिनँ भने अब पुलिस थानातिर कल गरेर म त्यो झगडालाई सर्टआउट गर्ने ट्राई गर्छु जतिसक्दो चाहिँ